अब घुम्न जानु त निक्कै थियो नि अब के गर्नु अब मलाई अब साह्रो मन पर्ने आफूलाई मन पर्ने ठाउँ चाहिँ पोखरा पोखरा चाहिँ पुरा इच्छा लागिरहेको छ घुम्न त्यहाँनेर बस्नु त्यहाँको सिनेरी हेर्नु त्यहाँको अब रुख पातहरू हेर्नु त्यहाँको सडकहरू हेर्नु त्यहाँको मान्छेको रीति रिवाज हेर्नु त्यो सबै हेर्न चाहिँ मलाई पुरा इच्छा लागेको छ अब त्यति नै हो